हाम्रो संस्कृतिमा महिलाहरूको मासिक धर्मलाई चाहिँ हामीले एकदमै सरलसँग नै हामीले व्यवहार गरिन्छ त्यस्तो छुट हामीले छुट्याउँदैन उहाँहरूको महिलाहरू म पनि एउटा महिला भएर चाहिँ मैले पनि के अनुभव गरेँ भने मेरो मासिक अब धर्म त्यस्तो हुँदखेरि चाहिँ हाम्रो घरकोहरूले चाहिँ छुट्याउँदैन यतिको यति कुरामा चाहिँ हुन्छ भने हामीले पूजा कोठाहरूतिर चाहिँ जानु हुदैँन पूजा कोठातिर गएर पूजा कोठाको सामग्रीहरू चाहिँ हामीले छुदैन त्यो छोयो भने चाहिँ मैला हुन्छ भन्छ त्यही कारण हामीले चाहिँ हाम्रो मासिक धर्महरू हुँदा चाहिँ पूजा कोठामा जाँदैन हामी हामी छुदैन अरू कुरा त अरू नियमहरू चाहिँ हामीले त्यस्तो केही पालन गर्ने छैन त्यति हो हामीले पूजा कोठाहरूतिर जाँदैन पूजा पूजाहरू गर्दैन हामी त्या पूजाहरू गर्यो भने चाहिँ हामीले टाढैबाट ढोग्छ भित्र गएर पूजा कोठाहरूतिर पूजा कोठाको सामान चाहिँ छुदैन हामीले मैला हुन्छ मैला हुन्छ भन्छ हामीले पूजा कोठाहरू अनि हामीले त्यहाँ चाहिँ सफाइ र स्वास्थ्यको लागि चाहिँ हामीले सफा कपडाहरू अहिले त हाम्रो दोकानहरूतिर पनि प्याडहरू भन्ने आउँछ महिलाहरूको लागि त्यो प्याडहरू युज गर्छ हामीले त्यो पुराना जमानाको कपडाहरू युज गर्दैन अनि त्यो प्याडहरू चाहिँ हामीले समय समयमा चेन्ज गरिरहन्छ हामीले त्यो अर्को त्यही पुरानै लगाउँदैन दिनमा दुईवटा तिनवटा भए पनि हामीले फेरिरहन्छ एउटा मात्रै लगाउँदैन एउटा मात्रै लगायो भने त्यो स्वास्थ्यको लागि एकदम हानिकारक पनि हुन सक्छ नराम्रो हुन्छ भनेर चाहिँ त्यो हामीले सफा एकदम यो त्यो फेरिरहन्छ